हेलो भाइ चामल चाहिएको थियो मलाई कस्तो कस्तो चामलहरू छ त्यहाँनिर

बादशाहभोग चामल छ कसरी प्याकेट हो पैसा चाहिँ कति रुपियाँ हो तिस केजी चामल रहेछ त्यो त ठिकै छ अलिक कम्ती हुँदैन अन्त त्यस्को दाम ल ल उसो भने म आउँदैछु त अलिक दामहरू मिलाइ दिनुहोस् है कसरी किलो छ म एक प्याकेटै चामल लान्छु भनेको तिस केजी नै ए म त सधैँको कस्टमर हो म त मलाई निकै चाहिएको छ यता बिहेमा पनि निकै चाहिएको छ बिहेमा पनि लान्छु भनेर नि पलाऊमा खाने चामलहरू पनि छ हला नि पलाऊमा खाने चामलहरू पनि छ हला नि यो चाहिँ कसरी के प्याकेटको हो के कति केजीको अरे कति पैसा लाग्छ अरे पच्चिस सय

ए खुल्ला पनि हुन्छ खुल्ला चामल पनि पाउँछ मलाई खुल्ला चाहिएको थियो नि त कसरी केजी होला खुल्ला चामलको दाम चाहिँ ल हुन्छ म आउँछु नि त ल धन्यवाद